मैले एमाजोन सपिङ साइटबाट जुन स्यामसङको होम थिएटर मगाएको थिएँ त्यो चाहिँ एकदमै राम्रो छैन रहेछ त्यस्को साउन्ड क्वालेटी पनि राम्रो छैन रहेछ मलाई चाहिँ एकदमै यो ठिक लागेन मतलब यो एउटा मेरो नेगेटिभ कमेन्ट हो र यो चाहिँ पटक्कै मलाई मन परेन एकदमै राम्रो छैन रहेछ यो चिज चाहिँ